हेलो भाइ तपाईँ फेमिली रेस्टुरेन्टबाट बोल्नु भएको है हजुर भाइ नमस्ते अन्त भाइ मैले अर्डर लिउँ भनेर तपाईँलाई कल गरेको थिएँ हो मलाई चाउमिन गरिदिनुहोस् एक प्लेट भेज गरिदिनुहोस् ल चाउमिन चाहिँ यो पालि चाहिँ हो अन्त मोमो गरिदिनुहोस् दुई प्लेट हो अन्त अरू नयाँ आइटमा चाहिँ नि उयो चिकन फ्राई गरिदिनुहोस् एक प्लेट हो अन्तखेरि अलिकति चिकन फ्राईमा चाहिँ पहिला अलिकति उयो थियो कि रिच टाइपको थियो है त्यो चाहिँ अलिकति कम्ती गरेर मिलाइदिनुहोस् हो अन्त चाउमिन पठाइदिनुहोस् अन्त मोमोको चाहिँ निराम्रो प्याकिङ गरिदिनुहोस् ल किनभने चाहिँ मोमोको प्याकिङमा अस्ति त्यहीँनिर चटनी हालिदिनु भएको रहेछ कि त्यो चटनी चाहिँ अलिकति मोमोमा टचहरू भएको थियो कि नानीहरूले अलिकति उयो गर्यो यस्तो भएछ भन्छ अब नानीहरूको नखरे तपाईँहरूलाई थाह छँदै छ है त्यो भएर हो राम्रो प्याकिङ गरिदिनुहोस् अन्त मैले अस्ति पिछलाबार तपाईँलाई उयोले गर्दाखेरि चाहिँ नि अ अर्डर गर्दा तपाईँले मलाई बिस पर्सेन्टको छुट् दिन्छु भन्नुभएको थियो हजुर त्यो बिस पर्सेन्टको छुट्मा के छ है अहिले पनि अर्डर गर्दाखेरि चाहिँ तपाईँले बिलहरू मलाई बनाएर पठाइदिनुहोस् हो अन्त म तपाईँलाई डेलिभरीमा पठाइदिँदाखेरि बिलहरू पनि पठाइदिन्छु कति हुन्छ ल भाइ हुन्छ राखेँ ल